विज्ञान भन्ने बित्तिकै हामीले चमत्कार बुझ्छौँ र विज्ञान भन्ने बित्तिकै हामीले जीवन बुझ्छौँ र प्रविधि भन्ने बित्तिकै हामीले यन्त्र बुज्छ यो किनभने विज्ञानले गर्दा नै यन्त्र पनि जो फिजिक्स केमेस्ट्री बायोलोजीबाट नै हामीले धेरै जीवनमा चाहिने कुराहरू गर्नु सक्छौँ सिक्नु सक्छौँ र विज्ञानले मानिसलाई कसरी जिउन सक्छ विज्ञानद्वारा मानिसको शारीरिक ढाँचा बनाउन सकिन्छ र अहिलेको समयमा आर्टिफिसियल इन्टेलिजेन्स विज्ञानद्वारा नै ब वृद्धिमा आइहरेको छ र धेरै यन्त्रहरू बनिसकेको छ र यी विज्ञान र प्रविधिको कारणले धेर ठुला ठुला देशहरूले आफ्नो देशलाई सुरक्षाका निम्ति विज्ञानद्वारा नै धेरै यन्त्रहरू बनाइसकेको छ र जुनमा पुऱ्याइसकेको छ यसैले विज्ञानले गर्दा युवाहरूलाई एकदमै रोमाञ्चक पनि भइरहेको छ किनभने धेरै धेरै नयाँ नयाँ यन्त्रहरू बनाइरहेका छन् यहाँसम्म कि क्लास टुएल्भ पढ्ने नानीले धरि आजकल आफ्नो ट्यालेन्टद्वारा नयाँ नयाँ एपहरू बनाइरहेको छ विज्ञानद्वारा नै नयाँ नयाँ रोबोटहरू बनाइरहेको छ र यसरी नै भन्न चाहन्छु कि यो विज्ञानले गर्दा विज्ञान र प्रविधिको धेरै असर आउने दिनहरूमा पनि तपाईँले देख्छ र नयाँ युवा पिँढीहरूलाई एक्द एकदमै रमाइलो बनाउन सक्छ सक् सक्छन् सकिरहेको छ र पछि पनि सकिहाल्छ